हजुर दिवस मोबाइल रिपेयरिङ सेन्टर हो

ए कुन चाहिँ फोन होला भिभो भिभो कुन चाहिँ मोडल वाई सिक्स होला है ए हजुर हजुर के अरे कस्तो अगाडिको स्क्रिन गार्ड फुटेको हो कि तपाईँको डिसप्ले फुटेको हो कि कस्तो हो फुटेको अगाडिको डिसप्ले अगाडिको स्क्रिन फुटेको छ चले एउटा पनि चलेको छैन कि ए बनाउनु हुन्छ तपाईँ ए ए स्क्रिनको यस्तो हजुर हजुर ए हजुर म भन्दैछु त्यही त के अरे यसमा तपाईँले ओरिजिनल लगाउनु भयो भने तपाईँको चार हजारहरू पर्छ अन्त अलिकति अर्को अलिकति ठिकैको पनि छ त्यो पनि राम्रै हुन्छ त्यसको चाहिँ पच्चिस सौ हुन्छ हो अन्त अझै राम्रो अझै कम्तीको पन् छ त्यो चाहिँ सोह्र सौहरू लाग्छ तर सोह्र सौको चाहिँ मलाई नलगाएकै राम्रो जस्तो लाग्छ किनभने त्यो धेरै बेसी टिक्दैन चार हजारको त अब ओरिजिनल हो नि त यहाँ हामीले कम्पनीबाट ल्याउँछु डाइरेक्ट हो भिभो कम्पनीबाटै ल्याउँछौँ अन्त त्यसो भएर चाहिँ अलिक कम्ती आउनुहोस् न तपाईँ कहिले आउनुहुन्छ अहिले आउनु हुँदैछ अँ ठिकै छ चिनेकै हजुर चिनेकै मान्छे हो कि त्यही भएर आउनुहोस् न कि म मिलाइदिन्छु नि अलिअलि कति के हो हो हजुर अहिले चाहिँ मलाई तपाईँले चार हजारवाला ओरिजिनलवाला लगाउनु भयो भने चाहिँ एकदुई दिन टाइम लाग्छ किनकि मैले पनि अर्डर गर्नुपर्छ यो उयोबाट हो एकदुई दिन टाइम लाग्छ युज गर्नु किन तपाईँको अरू केही फोनहरू छैन र अन्त अब ए खासैमा त्यस्तो त हाम्रो पोलिसी त थिएन हो तर पनि एउटा हुन्छ हुन्छ मैले बुझेँ तपाईँको प्रब्लम कि त्यसो भने ठिकै छ आउनुहोस् न मेरोमा एउटा एउटा फोन छ तर सारै राम्रो चाहिँ छैन हो तपईँको कल चाहिँ आउने जाने चाहिँ एउटा किप्याडवाला मोबाइल छ हुन्छ होला नि है किप्याडवाला मोबाइल भए त किप्याडवाला मोबाइल दिन्छु हो त्यसमै तपाईँ उयो गर्नुहोस् न होइन अहिले म्यानेज गर्दै गर्नुहोस् म जतिसक्दो छिटोभन्दा छिटो गर्ने ट्राई गर्छु हो अन्त आउनोस् न अहिले अहिले त तर बन्द छ कि दोकान अहिले मेरो लन्चब्रेक टाइम हो अहिले बेलुकाखेरि आउनुहोस् न इभिनिङ टाइममा आउनुहोस् चार पाँच मेरो दुई तिन बजेदेखि दोकान खोल्छ बेलुका जतिखेरसम्म खुला हुन्छ हो अब जतिखेर मिलाएर पनि आउन सक्नहुन्छ दोकानको एड्रेसहरू त चिन्नुहुन्छ नि यता यता मैले अहिले नयाँ बनाएको छु नि त कि अहिले त्यो पुरानोमा छैन अहिले हो यता सिलगढी यता तपाईँको उसमा छ हौ यहाँ गुरुङ बस्तीको भित्र गुरुङ बस्तीमा आएरै मलाई कल गर्नुहोस् न हो नभए गुगल म्यापमा पनि हेर्नुहोस् न गुगल म्यापमा आइहाल्छ मेरो उयो है हुन्छ हुन्छ हुन्छ